र मेरो एक वर्षमा भएको वर्तमान घटनामा गाउँको वर्णन गर्नु भन्दाखेरि चाहिँ कुन चाहिँ पहिलाको दसैँलाई म धेरै याद गर्छु किनभने त्यति बेला हामी सबैजना सन्तानहरू भेला भएको थियौँ र हामी धेरै धेरै मजा गरेको थियौँ त्यो समयमा सबैजना सन्तान भेला भएर दिदीभाइ मेरो छेमाको छोराछोरी मेरो मामा सबैजना हामी आएको थियौँ र हामीले धेरै धेरै धेरै मजा गरौँ त्यहाँ हामी घुम्नु गयौँ हामी घुम्नु जाँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ एउटा ठुलो हौदा थियो त्यहाँ हौदामा चाहिँ हामीले पौडीहरू खेलौँ हामीलाई पौडी खेल्नमा धेरै मजा आयो र हामीले धेरै धेरै त्यहाँनिर खोपेको घरहरू ढुङ्गाको घरहरू हामीले त्यस्तोहरू देखौँ त्यहाँनिर र हामी त्यहाँ फोटोहरू खिचौँ र हामी धेरै धेरै मजा गरौँ हामी खोलामा नुहायौँ खोलाको पानीमा नुहायौँ चिसो पानी थियो खोलाको पनि र हामी डाँडाकाँडाहरू हेरौँ डाँडा बाँसको रुख र निगुरो त्यहाँनिर चाहिँ हामीले सिमरायो साग निगुरोहरू जङ्गलमा भेटायौँ हामी घुम्नु जाँदाखेरि जङ्गलतिर निगुरो सिमरायो सागहरू भेटायौँ हामीले त्यो टिपेर घरमा ल्यायौँ अनि हामीले त्यो घरमा बनाएर खायौँ र हामी हिँड्नु जान्थ्यौँ घुम्नु जान्थ्यौँ डुल्नु जान्थ्यौँ त्यहाँ आउँदा र अहिले अहिले त त्यस्तो सबैजना ठुलो भएर त्यस्तो केही छैन र पहिला त्यो त्यो दिनहरू म धेरै याद गर्छु किनभने मेरो त्यो दिनहरूमा धेरै यादहरू छ र अब त्यो यादहरू कहिले बिर्सिन पनि सक्दिनँ र मलाई त्यो दिनमा धेरै याद आउँछ मेरो आमा मेरो मामा हामी सबै एउटै जग्गामा थियौँ मेरो छेमाहरू सबै भेला भएको थियौँ हामी भेला भएर सबैजना सँगै घुम्नु गएको थियौँ त्यो दिन म कहिले बिर्सिने छुइनँ